मलाई प पकाउनु मन पर्ने प्रकारको खाना भने चाहिँ सबै थरीको मलाई मन पर्छ खाना पकाउनु म चाहिँ एक्दमै खाना पकाउनुमा रुचि राख्छु पनि है अनि त्यो मध्येमा चाहिँ मलाई चाहिँ म बिर्यानी चाहिँ एकदमै मलाई मन पर्छ पकाउनु चिकन बिर्यानी चिकन बिर्यानी चाहिँ म एकदमै मजाले बनाउँछु पनि है त्यसमा पुरा मेहनत पनि छ मेहनत लाएर बनाउनु पर्छ अन्त त्यो चाहिँ फेरी मैले बनाएको चिकन बिर्यानी सबैले मन पराउनु पनि हुन्छ र अनि त्यो बनाइ सकेपछि चाहिँ म चाहिँ अरू है साथी भाइहरूलाई बोलाएर खुवाउँछु अनि गेस्टहरू आउँदा पनि म प्रायः चिकन बिरयानी नै खुवाउने गर्छु